यो ग्यास अन्त देखेको देखेको अनि अब तेल्ले चाहिँ त्यही हो मान्छेलाई अलिकति खानाहरू बनाउनु पानी तताउनु बत्तीहरू पनि त्यसले बाल्नु हुँदोरहेछ बत्तीहरू पनि बालदि बालिँदो रहेछ यस्तो भनौँ अब एउटा बत्तीहरू बाल्नु पनि त्यो अब बिजुली बत्ती जस्तो पनि त्यसको ग्यासले त्यो पनि बल्दोरहेछ त्यो चाहिँ अब देखेको हो देख्नु चाहिँ